हेलो सुन्नु हुँदैछ हिजो तपाईँबाट जुन चाहिँ मैले डाइनिङ टेबल किनेको थिएँ नसम्झिनुहोस् मैले कम्प्लेन गर्छ भनेर कम्प्लेन होइन तपाईँलाई चाहिँ खुबै राम्रो एउटा तपाईँलाई एक्जाम्पल होस् तपाईँ खुबै राम्रो चिज पाएँ साह्रै राम्रो यस्तो खालको चाहिँ मैले भाग्यले भेटेँ मलाई त्यो टेबल किन्नुको लागि यहाँ छिमेकीहरूले मेरै छोरा बुहारी बाहिरबाट आउँछन् तिनीहरूले मलाई बेच्नुहोस् चाहिँ सबले भन्छ तर यति राम्रो पाएको चिज चाहिँ म कहाँ बेच्छु र बेच्दिनँ बरू तपाईँको नाममा म एडभर्टाइजहरू गरिदिन्छु उनीहरूलाई भनिदिन्छु तपाईँको एड्रेस दिन्छु सधैँ कम्प्लेन मात्रै गरेर हुँदैन कोकोही बेला त तपाईँहरूलाई उत्साहित पनि गर्नुपऱ्यो र त्यही उत्साहित गर्नुको लागि चाहिँ मेले यो तपाईँलाई सूचना दिएको मात्रै अन्यथा नसम्झिनुहोस् खुबै राम्रो चिज पाएँ मैले धन्यवाद